हाम्रो गाउँ बस्तीमा धेरै प्रकारको साग सब्जीहरू लगाइने गर्छ पहिला पहिला हामी जब साना थियौँ त्यस बेला हाम्रो गाउँ बस्तीमा गहुँ कोदो धान यस्तो प्रकारको खेतीहरू देख्न पाइन्थ्यो भने अहिले धेरै परिवर्तन आएको छ थुप्रै प्रकारको साग सब्जी फसल मात्र नभएर धेरै प्रकारको फ्रुट्स जो हामी किनेर खाने गर्थ्यौँ ती सबै हाम्रो बस्तीमा रोपिने गरेको छ जस्तै एभाकार्डो ड्रेगन फ्रुट्स किवी यी सबै रोपिने गरेको छ अनि राम्रो प्रकारले फल पनि दिएका छन्